हाम्रो क्षेत्रमा भएको घटनाहरू र दुर्घटनाहरूलाई प्रहरीले अब उनीहरूको हिसाबमै हेर्छन् अब अलिक सानोतिनो छ भने त्यतिकै मिलाउँछन् अलिक ठुलो केही घटनाहरू केही भयो भने त्यसको अपराधी कोही छ भने त्यसलाई लिएर गएर थानामा राखेर सोधपुछ गरेर अब के गर्नु पर्छ दण्ड दिने हो के कसो जेल हाल्ने हो त्यसको हिसाबले गर्छन् अन्त अब नागरिकको सुरक्षामा सुधार गर्ने त धेरै नै कुरा छ अब हाम्रो यता दिदी बहिनीहरूलाई सुरक्षाको सुरक्षाको एउटा मह एउटा महसुस हुनु पर्छ हिँड्दाखेरि अब कोही बेला काम गरेर आउँदा साँझतिर आउँदाखेरि अब अलिक एज भएको मान्छेहरूको भयो सिनियर सिटिजनहरूको भयो उहाँहरूको पनि सुरक्षा लागि केही पहलहरू अब यसो अलिकति भित्रभित्र पनि खालि त्यो मोडमा मात्रै नभएर पुलिसहरू अलिक प्याट्रोलिङ ध्यान दिएर अलिक मज्जाले प्याट्रोलिङहरू गर्दै यताउता हिँड्दै गऱ्यो भने चाहिँ अलिक सुरक्षा अलिक बड्ने अलिक सुरक्षित ए ए जग्गा पनि अलिक सुरक्षित हुने जस्तो लाग्छ मलाई चाहिँ